पश्चिम बङ्गालमा मानिसहरूले आफ्नो सांस्कृतिक सम्बन्ध सम्बन्ध चाहिँ अब आफ्नो आफ्नो जस्तो जातिहरूले आफ्नो आफ्नो कास्टले होइन जस्तो वेस्ट बङ्गालमा थुप्रै प्रकारको मान्छेहरू बस्छन् जस्तो नेपाली भयो बङ्गाली भयो आदिवासी भयो बिहारी भयो होइन अनि अनि तपाईँको बुद्धिस्टहरू पनि भयो होइन अनि जस्तो अब हाम्रो नेपालीमा जस्तो दसैँ तिहारहरू आउँछन् होइन सो हामीले पनि अब जसरी पहिलादेखि नै गरेर आएको छ होइन हामी त्यसरी नै गर्छौँ होइन फुलपातीको दिनमा हाम्रो पनि यता अब प्रोग्रामहरू हुन्छ पूजाहरू हुन्छ होइन सो त्यसरी गरेर अनि दसैँको टिकाको दिन हामी सबैजना फेमिली होइन परिवार भेला भएर परिवारको सबभन्दा ठुलो मान्छेले हामीलाई टिका लगाइ दिन्छन् आशिर्वाद दिन्छन् अनि दसैँ तिहार त्यसरी मनाउँछौँ हामीले अनि तपाईँको बङ्गालमा चाहिँ तपाईँको बङ्गालीहरू चाहिँ धेरै छन् सो उनीहरूको चाहिँ सबभन्दा ठुलो फेस्टिभल चाहिँ दुर्गा पूजा भन्छ होइन अनि दुर्गा पूजाको चाहिँ सबाभन्दा अब हाम्रो बङ्गालमा चाहिँ सबभन्दा ठुलो फेस्टिभल पनि मानिन्छ अनि उनीहरूले चाहिँ एकदमै मजाले उनीहरूको जस्तो तरिका छ त्यसरी गर्छन् होइन मजाले गर्छन् ठुलो सबभन्दा ठुलो फेस्टिभल हो बङ्गालको अनि आदिवासीहरूको चाहिँ तपाईँको सर्न भन्ने त्यस्तो के छ एउटा होइन अनि उनीहरूले चाहिँ अब सर्नमालाई पूजा गर्छन् अनि पूजा गर्छन् अनि त्यो दिन उनीहरूले थुप्रै जग्गाहरू गएर आफ्नो जातिलाई आफ्नो जातिलाई प्रचार गर्छन् होइन प्रचार गर्छन् जय जय जौहार भन्ने उनीहरूको नारा छ सो त्यो छ अनि तपाईँको क्रिस्तानहरू पनि छन् यहाँ उनीहरूले अब क्रिस्मसहरू मनाउँछन् होइन क्रिसमस मनाउँछन् त्यो दिन अब चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब जति पनि क्रिस्तानहरू छन् सबैजना भेला भेला हुन्छन् भेला भइसकेपछि चाहिँ भेला भएर उनीहरूले घर घर गएर क्यारल खेल्छन् जस्तो अब हाम्रो नेपालीहरूले देउसी खेल्छन् त्यही प्रकारले उनीहरूले क्यारल खेल्छन् होइन क्यारलमा चाहिँ अब उनीहरूले आफ्नो भगवान् यिसु मसीहको भजन कीर्तन उनीहरूको गानाहरू हुन्छ होइन एउटा रमाइलो गर्ने तरिका सो त्यही हो त्यसरी गर्छन् अनि बिहारीहरूको चाहिँ छठ पूजा भनिन्छ होइन छठी मैया छठी मैया उनीहरूको अब सबभन्दा ठुलो फेस्टिभल हो छठ पूजा बिहारीहरूको अनि उनीहरूले चाहिँ अब छ महिना अगाडिदेखि नै त्यो सबको तयारी गर्छन् तयार खोलामा गएर सबै तयारी गर्छन् पूजा गर्छन् अनि खोलामा तपाईँको छठ पूजाको दिन खोलामा उनीहरूरू रातभरि बसेर होइन अब बिहान घामको बिहान अब घामको नि घाम निक्लिनु लागि उनीहरू पर्खिन्छन् अनि घाम निस्किएपछि उनीहरूले पूजा सुजा गरेर खोलामा जाडो महिनाको सिजनमा खोलामा उनीहरूले नुहाएर होइन पूजा गरेर अनि उनीहरूले आफ्नो छठ मैया छठ छठी मैयालाई पूजा गर्छन् सो त्यस्तै हो